हाम्रो गाउँमा पानीको स्रोत दुईवटा छ एउटा मुहान अब मुहान झर्नाबाट हो र एउटा चाहिँ सरकारबाटै दिएको पानी हो त्यहाँबाट सरकारबाट दिएको पानीको पाइप चाहिँ प्लास्टिकको हुनाले हुनुको कारणले प्लास्टिकको पाइप चाहिँ बेला बेलामा जग्गा जग्गा अब काटिएर कोही बेला काटिन्छ कामहरू गर्दाखेरि सो असुबिस्तै छ अन्त अहिले चाहिँ अब घरमा पानी आउँछ तर अब त्यो पानी अब थापेर चलाउने गर्छौँ हामी त्यहाँबाट चाहिँ त्यो पानी चाहिँ हामी अब बारीमा पनि युज गर्छौँ खानुको लागि पनि युज गर्छौँ पानी चाहिँ अब त्यति साह्रो हामीलाई सुबिस्ता चाहिँ छैन र पानी नगरपालिकाले अब यहाँको फोहर मैला चाहिँ अहिले त्यस्तो त्यो फ्याँक्नेको बन्दोबस्त चाहिँ गरेको छैन अहिलेसम्म चाहिँ अब भविष्यमा अब गर्छ होला